लवन सर मैले अस्ति नै फेसबुकमा एउटा अनलाइन सपिङको साइट देखेको थिएँ कि अनि त्यहाँनिर चाहिँ राम्रो राम्रो मोबाइलहरू एकदमै कम्ती दाममा थियो र मनपऱ्यो मोबाइल अब मोबाइल त चाहिनैरहेको थियो एन्ड्रोइड फोन थियो एकदमै कम्ती दाममा अब मार्केटमा त्यसको दस हजार पुग् पर्ने फोन चाहिँ तिन हजारमा थियो अन्त म त हेरेँ त्यसको रिभ्युहरू पनि देखाएको थियो ठिकै होला भनेर मैले अर्डर गरेँ अर्डर गरेर मैले त्यो ट्र्याकिङ आइडीहरू पनि लिएर एकदमै ट्र्याकिङहरू पनि हेर्दैछु ट्र्याक गर्दैछु यहाँनिर आइपुग्यो यहाँनिर आइपुग्यो भनेर मलाई चाहिँ त्यो फोन कहिले आइपुग्छ भनेर भइरहेको थियो र त्यसरी नभए पनि फलना ठाउँमा दिल्ली दिल्लीबाट आउनु पर्ने दिल्लीबाट उता लुधियाना भएर कोलकत्ता कोलकत्तामा आएपुग्यो दुई दिन पछाडि त्यहाँदेखि सिलगढी आइपुग्यो दुई दिन पछाडि र त्यसपछि कालिम्पोङ आयो कालिम्पोङमा आएर चाहिँ त्यहाँदेखि मलाई फोन गऱ्यो मलाई फोन गऱ्यो अनि मलाई फोन गरेर तपाईँको प्रोडक्ट आएको छ भनेर भन्यो अन्त मैले त्यो डेलिभरी बोयलाई यो ठाउँमा ल्याइदिनुस् भनेर भनेँ अनि ल्याइदियो अन्त त्यो भाइले मलाई चाहिँ के भनेदेखि भनेको थियो तपाईँले यो के अर्डर गर्नु भएको थियो फेसबुकबाट हो भनेर भन्यो अँ मैले फेसबुकमा अर्डर तपाईँले के यो फर्काउनुहुन्छ कि के यतिकै लिनुहुन्छ भनेर भन्यो अब मलाई त मोबाइलको लोभ थियो तिन हजार रुपियाँमा अँ म लिन्छु भने होइन किन भनेको भाइ भन्दाखेरि चाहिँ फेसबुकबाट जुन चाहिँ प्रोडक्टहरू तपाईँहरूले लिनुहुन्छ त्यो चाहिँ प्रायः प्रायः फ्रडहरू हुन्छ त्यस्तो हुन्छ त्यसले गर्दा तपाईँले नहेरिकन फर्काउनु भयो भने चाहिँ ढुक्कै हुन्छ अनि हेरिसकेर त तपाईँले खोलिसकेपछि चाहिँ त्यो रिर्टन हुँदैन भनेर भन्यो मलाई त झसङ्ग पनि भयो तर मलाई साँच्चै त्यस्तै हुन्छ भने अब कोही कोही चाहिँ हुन्छ भनेर भन्यो अब मलाई त मोबाइल फोन एकदमै चाहिरहेको थियो त्यत्रो वेट गरेको त्यसले गर्दाखेरि मैले होइन म लिन्छु भनेर क्यास अन डेलिभरी थियो क्यास अन डेलिभरी गरेँ त्यहाँदेखि यसो हल्लाएर हेर्छु त्यतिबेला त्यो डेलिभरी बोय गइसकेर मैले लिइसकेर आफ्नो अर्डर लिइसकेर पैसा पनि पेमेन्ट गरिसकेँ अनि गयो पनि तिन हजारको फोन आयो अब घरमा खुसी भएर ल्याउँदै त्यहाँदेखि पैला मैले यसो गह्रौँ त होइन हल्का हल्का पो छ मोबाइल फोन त अलिक गह्रौँ गह्रौँ हुनुपर्ने भनेर यसो उयो खटक् खटक् गरेँ बज्नु चाहिँ बज्यो अन्तखेरि ठुलो थियो प्याकेट पनि र त्यो प्याकेट खोलेँ है खोल्दै जान्छु पहिला सुरु भुस भेट्टाएँ भुस भुस नरिवलको झुटहरू जस्तो भेट्टाएँ अन्त त्यो खोल्दै गएँ त्यो खोल्दै गएँ ए यस्तो त्यो के हरे सेफ्टीको लागि होला भनेर मैले सोचेँ त्यहाँदेखि खोल्दै गएँ खोल्दै गएँ त्यहाँदेखि त्यति बिघ्न भुसभित्र चाहिँ मोबाइल चाहिँ के भेट्टाएँ भने मैले एउटा साबुन लुगा धुने साबुन भेट्टाएँ होइन होला हौ यो त मिस्टेकली कतै उयो भएको होला भन्यो यता उति खोज्छु यता उति खोज्छु छैन त्यसरी चाहिँ मनिर म चाहिँ एकदमै झुक्किएँ र फेसबुकको जुन चाहिँ एट्भर्टाइजहरू हुन्छ त्यो कतिवटा उयेसमा त्यसमा चाहिँ एकदमै पटक्क नगर्नु रहेछ मेरो चाहिँ यो चाहिँ एउडा एक्सपिरिन्स हो मैले चाहिँ भोगेँ मेरो तिन हजार लस् पनि भयो अनि साथ साथमा मैलै फोन पनि पाइनँ अनि साथ साथमा मेरो टाइम पनि वेस्ट भयो त्यत्रो दिन मैले पर्खेँ मैले ट्र्याकिङहरू पनि देखायो ट्र्याकिङ पनि भयो दिल्ली लुधियाना कलकत्ता आउँदा एकदम आएको देखायो तर यो खालको हुँदो रहेछ यो चाहिँ जान्दिनँ म बिचमा कसैले त्यहाँनिर बदमासी गऱ्यो या गरेन किनभने प्याकेट त एकदमै सिल्ड थियो र यसरी चाहिँ म झुक्किएको छु र तपाईँलाई पनि एकदमै सतर्क गराएको यसरी तपाईँले फेसबुकबाट चाहिँ प्रोडक्टहरू नमगाएकै राम्रो